लौ खानाको बारेमा अब कुरा गर्नु पर्यो है म त अब एउटा कुरा भनौँ मलाई चाहिँ अरूको मासु होइन घरको कुखुरा मन पर्छ दिएको अरे घरको कुखुरामा त्यो तिते लगाएर पकाएको त्यो मन पर्छ रस लगाएर होइन झर्लङ्गै अलिक ग्रेभी पाराकोमा अलिकति भात पनि खाइन्छ त्यस्तोहरू मन पर्छ मलाई अब माछा मासु सबले सबले त सब मन पराउँछ तर मलाई चाहिँ त्यही एउटा कुखुराको मासु भात माछा घरको कुखुराको अरू त मन परेन माछा माछाहरू त मन पनि पर्दैन खाँदिनँ पनि माछा अन्त अरू के खानु र

ए ममहरू कोही कोही बेला बनाएर खाइन्छ तर मासुको त मिठो लाग्दैन मलाई सब्जीको चाहिँ मन पर्छ सब्जीको ममहरू बनाइन्छ खाइन्छ कोही कोही बेला परिवारमा अब कोही के के खानु माग्छ त्यही त्यही बनाएर खाइन्छ पनि कोही बेला त मम थुक्पाहरू हो त्यस्तोहरू बनाएर खाइन्छ भात पनि मिठो हुँदैन पनि हुनु त कोही कोही बेला चाहिँ त्यो कुखुराको मासुसँग चाहिँ अलि अलि खाइन्छ मिठो लाग्छ अरू त त्यति मन पर्दैन अरू